मैले एउटा ज्याकेट किनेको थिएँ ज्याकेट एकदमै राम्रो कलर त्यसको रङ पनि सबै फिटिङ पनि भयो एकदम राम्रो नयाँ डिजाइनको तातो पनि तातो छ निक्कै राम्रो ज्याकेट मलाई साह्रो यो चाहिँ मन पर्यो दाम लाएअनुसार ज्याकेट एकदम राम्रो छ